हेलो सुन्नुहुँदैछ सुन्नुहोस् न म सिलगढीबाट बोलेको कि कालिम्पोङ कालिम्पोङ कालिम्पोङ दर्शन होटल हो हामी कि म मेरो फ्यामिली लिएर नि कालिम्पोङ घुम्नु आऊँ भनेको कि अलिक उयो भनिदिनु सक्नुहुन्छ जग्गाहरू घुम्ने जग्गाहरू हजुर अन्त गाडीको सुविधा छ कि छैन

हजुर हजुर हजुर हजुर हुन्छ हजुर हजुर म चाहिँ बिस तारिकतिर आउने मेरो चाहिँ प्लान छ हो पर्सितिर त्यही भएर नि हुन्छ हुन्छ हुन्छ अलिक हेल्प गराइहाल्नु पऱ्यो कि भनेर नि हुन्छ हुन्छ हुन्छ राखेँ ल हुन्छ हुन्छ